हेलो हजुर नमस्ते दिदी हजुर मलाई तपाईँसँग एउटा काम थियो कि

मलाई चाहिँ एक्चुली यो चियाकमानको बारेमा जान्नु थियो कि दिदी अब मलाई चाहिँ यो अलिपुरद्वार जिल्लाको चियाबगानको बारेमा जान्नु थियो हो त्यहाँको साहित्य लिपिहरू अब कस्तो छ होइन अब यो चियाकमानहरू त थुप्रै ठाउँमा छ दार्जिलिङ जलपाइगुडी भयो होइन मलाई पनि अलिअलि आइडिया त छ यो अलिपुरद्वार जिल्लाको यो चियाकमानको बारेमा हो तर म अझै पनि तपाईँबाट चाहिँ उयो जानकारी ढुँढिदिनु थियो अब तपाईँ भनेको लेवर हो होइन तपाईँलाई तपाईँलाई चाहिँ अब राम्रो बेसी होइन थाहा हुन्छ हजुर अन्त तर भन्नुहोस् न त अन्त तपाईँलाई के के थाहा अब हुन्छ होइन त्यहाँ त्यो चियाकमानमा हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि त्यहाँ हस्पिटलको फेसिलिटीहरू चाहिँ कस्तो छ दिदी

हजुर हजुर हजुर हजुर हुन्छ दिदी धन्यवाद है जानकारीको लागि हजुर हुन्छ